मेरो चाहिँ मैले चाहिँ मेरो बगैँचामा फलेको फलहरू चाहिँ म पहिला चाहिँ म चढाउँछु पहिला चाहिँ चढाउँछु त्यहाँदेखि चाहिँ म अब खाने खाने खान्छु घरमा कति खान्छु मेरो केटाकेटीलाई दिन्छु नानीहरूलाई दिन्छु मेरो आमा बाबालाई बाँड्छु मेरो अ आफन्तहरूलाई बाँड्छु आफन्तहरूलाई बाँड्छु सबैजनालाई बाँड्छु अब छर छिमेकी सबैलाई बाँड्छु बाँडेर चाहिँ अब उब्रिएको म बेच्छु बे बेसी भएको त बेच्नु पऱ्यो के गर्नु बेसी खाएर पनि अब बेसी खाएर बेसी भएको त बेच्छु बेचेर अब कहाँ कहाँ पठाउनु छ मेरो आफ्नो मान्छेहरूलाई पठउँछु अनि हाम्रो यो हाम्रो यो यसो फुलहरू चाहिँ म चाहिँ हाम्रो यहाँ यहाँनिर हाम्रो अब यो फुलहरू फुलेर सबै फुलकै मालाहरू गाँस्ने चलन छ त्यही कारण त्यो प्लास्टिकको मालाहरू चाहिँ चलाउँदैन प्लास्टिकको मालाहरू प्लास्टिकको चिज नचलाएर चाहिँ अन्त त्यही फुलकै माला उनेर लगाउँछ अब हामी यहाँ बिहाहरू भयो जस्तै बिहा मरौ के केमा जान्छ अन्त त्यही फुलकै माला उनेर लाने गरेको छ चलन छ हुनु चाहिँ यो चाहिँ बाहिर पनि जान्छ यो फुलहरू हामी बेच्छौँ पनि कतिवटा अर्डर आउँछ अस्ति भर्खर बाहिरबाट अर्डर आएको थियो सिङ्गापुरबाट अर्डर आएको थियो अनि हामीले पठायौँ अनि अब यो दार्जिलिङतिर भयो कालिम्पोङतिर कतिजना जग्गा अर्डर आउँछ अर्डरहरू पठाउँछौँ हामी अब अर्डरहरू आउँछ फुलहरू पठाउँछौँ हामी अनि हाम्रो यहाँ चाहिँ त्यस्तै चलाउँछ अब फुलकै गर्ने अब प्लास्टिकको मालाहरू चलाउँदैनौँ अनि प्राय अब के बिहा भयो बिहामा पनि फुलकै मालाहरू लगाएर सजाउँछौँ सबै कुरा हामीले बिहा भयो पूजाहरू भयो फुलकै मालाहरू सजाउँछौँ बर्थडे भयो बर्थडेमा पनि फुलकै माला लगाउँछ हामी सबै कुरा अब हाम्रो के के चल्छ अब त्यो सबैमा फुलहरू नै सजाउँछ अब भित्र राख्नु पनि फुलहरू नै अब फ्लावरभासहरूमा नै हामी हालेर फुलकै मालाहरू सजाउँछ सबै अब फुल फलहरू फलहरू चाहिँ विशेष गरी चाहिँ हाम्रो खाने गर्छौँ हामी घरमा फलेको फलहरू चाहिँ खाने गर्छौँ आफ्नो घरमा फलेको त अब खानै पऱ्यो कति अब बेच्छौँ पनि बेसी भएको साथीहरूलाई नि दिन्छौँ